अब त्यो च्यादर त्यो घरहरू बनायो घर बनाइ सकेर चाहिँ त्यहाँदेखि बनाएर त्यहाँदेखि त्यो उयोहरू लापर पारलिङहरू लगाएर लगाइवरिकन त्यहाँदेखि त्यो च्यादर ठोक्दाखेरि च्यादर ठोक्दा अब ऊ काँटी त्यो मार्तोलले जिप्टिएर अन्त त्यो ऊ एकपटि त्यो उइसमा पारलिङमा जाँदैन अन्त ठोक्दा त छैन त्यसलाई फेरि उकाउँदा त अर्कोपट्टि ठोक्दा त छैन त्यो छेड पर्यो दुई तिन जग्गा त्यस्तो छेड पर्यो त्यहाँदेखि त्यो पनि फेरि खर्चै पर्यो अब एमसिल ल्याएर टालेर त्यहाँदेखि अन्त टालिओरिकन त्यहाँदेखि त्यो पनि कहाँ अन्त त्यो अस्ति अब असिना आएपछि फेरि झर्छ फेरि किनेर ल्याएर फेरि टाल्यो टालेर त्यहाँदेखि त्यसो गरेर चाहिँ अब मान्छे बस्नुपर्यो नभए त अन्त त्यो त्यतिकै छोड्यो भने त फेरि त्यो पानी चुहेर त ऊ काठहरू मकिन्छ फेरि मान्छे पनि भिज्छ त्यसले गर्दा एमसिल ल्याएर टाल्यो भने चाहिँ राम्रो हुन्छ नि त